मैले अफ्नो यो अनलाइनबाट एउटा आदिवासी हेयर अयल अनि कन्डिसनर मँगाएको थिएँ अनि मैले चाहिँ त्यो प्रडक्ट चाहिँ चलाएको चाहिँ यस्तै तिन चार हप्ता जस्तो भयो लगभग एक महिना भनौँ अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो अनि त्यो प्रडक्ट चाहिँ मैले मेरो एकदमै बेसी मात्रामा कपाल झर्ने अनि पुरा चायाको समस्या थियो अनि अहिले चाहिँ मैले त्यो प्रडक्ट चलाएदेखि चाहिँ एकदमै चाया पनि कम्ती भएको छ साथै चाहिँ मेरो कपाल पनि मज्जाले बढ्दैछ अनि जहाँ जहाँ मेरो त्यो यसरी कपालमा त्यो केशहरू थिएन त्यहाँनिर पनि हल्का कपालहरू आएको कपालहरू पलाउँदै गरेको मैले महसुस गर्दैछु अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो अनि अरूहरूलाई पनि एडभाइस गर्ने गर्छु तपाईँहरूले पनि यदि कपालको समस्या छ भने देखिलाई तपाईँहरूले पनि यो तेल मँगाएर चलाउन सक्नुहुन्छ भनेर अनि मेरो साथीले मलाई चाहिँ एडभाइस गर्नुभएको थियो उहाँद्वारा चाहिँ मैले मँगाएर अहिले त्यो चलाउँदैछु अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो मैले चलाएको अनि मैले मेरो साथीको उसले साथीले एडभाइस गरेर मैले चलाएँ अनि मेरो मैले चलाएँ बापत चलाइ सकेर मैले अरू साथीहरूलाई पनि भनेर उनीहरूले पनि मँगाएको थियो अनि उनीहरूबाट पनि एकदमै राम्रो प्रतिक्रियाहरू पाइरहेको छ एकदमै साँच्चि नै राम्रो हुँदोरहेछ भन्ने अन्त अहिलेसम्म चाहिँ एकदमै राम्रो लाग्यो मलाई यो आदिवासी हेयर ओइल हेयर प्रोडक्ट चाहिँ अनि अन्त मैले कपालको त्यो पलाउनु मात्रै होइन कपाल पनि लामो बढदै गएको पनि मैले महसुस गरेँ पहिला मेरो कपाल एकदमै छोटो थियो अहिले अलिकति भए पनि लामो भएको मैले उयो महसुस गरेँ है अनि मलाई चाहिँ एकदमै राम्रो लाग्यो अनि अरूलाई पनि एडभाइस गर्न चाहन्छु यो प्रडक्ट चाहिँ एकदमै राम्रो हुन्छ साँच्चि नै हामीले पैसा तिरेको अनुसार चाहिँ यसको फाइदा पनि छ